हेलो हजुर हजुर भनेर त के अन्त मलाई त हाम्रो सरले पढाएकै बुझ्दैन भनेर भन्यो अन्त म बात मार्छु नि क्लास टिचरसँग भनेर भनेको थिएँ अब मिन्स त्यस्तो होइन कि अब तपाईँहरूको स्कुलको पढाउने तरिका कस्तो छ त्यही अनुसारले त नानीहरूले पर्फम गर्छ होइन अब जस्तै म पनि सानो त्य त्यत्रो उमेरमा म्याथ्स बुझ्दिनँ अन्त सरलाई नै दोष दिन्थेँ अब तपाईँहरूको के छ म्यानेजमेन्ट मलाई त त्यो थाहा छैन होइन तपाईँले भन्नु तपाईँले भन्नुभएको कुरा पनि ठिकै हो कि तर खासमा स्कुलमा पढाउने म्यानेजमेन्ट ठिक भयो भने पो नानीहरूले पनि पढाइमा इन्ट्रेस्ट गर्नुसक्छ त अन्त इफ उसले स्कुलमा पढाएको बुझेकै छैन भने चाहिँ घरमा आएर हामीले जति नै रगटाउँदा पनि अन्त त्यसो भए त घरमै आएर घरकै बेसमा मात्रै नानीहरूलाई पढाउ किन पठाउनु त्यो तपाईँहरूको हेलो होइन सरहरूको माथि चाहिँ कस्तो है सरहरूको माथि चाहिँ कसको प्रेसर छ मलाई भन्न सक्नुहुन्छ होइन हामीले त्यस्तो प्रकारले पढाएर हामीले गार्जेन मिटिङ गरेर अन्त तपाईँहरूको टिचरमाथि एलिगेसन लगायौँ भने तपाईँलाई राम्रो लाग्छ बुझाएर पढायो भनने पनि इन्ट्रेस्ट गर्छ पढ्नुमा अन्त त्यो हो नि त मेरो मेन मेरो छोराले बुझ्दैन अरे नेपाली पढाएको त्यसै कारणले ऊ विक सरलाई सोध्दा पनि हुन्छ भनेर सरलाई एकताल रिक्वेस्ट गरिदिनु होस् न र मैले चाहिँ तपाईँलाई कल गरेको हामीले जति सक्दो सक्दो प्र्याक्टिस गराउँदैछौँ कि तर नानीको कम्प्लेन चाहिँ स्कुलमै गुनासो छ नि त उसको चाहिँ स्कुलले राम्रो पढाएको छैन सरले राम्रो पढाएको छैन स्कुलले राम्रो पढाएको छ स्कुलबाटै राम्रो हामीले बु बुझाएकै छैन हामी घरमै बसेर यसरी पढ्नु भने त म जादिनँ त्यसो भए स्कुल भन्यो भने चाहिँ म चाहिँ के गर्नु मेरो छोरालाई अनपढै बनाउनु होइन स सरहरूको जति नै ज भए पनि जति नै काम भए पनि स्कुल आवरमा चाहिँ नानीहरूलाई पढाउने हो नि त जस्तोसुकै जति नै ठुलो सर सर मिसको स्कुलको आवरमा चाहिँ मजाले स्टडी उयो स्टुडेन्टहरूलाई एजुकेटेड एजुकेट दिनु हो नि त एडुकेसन दिनु हो नि त उनीहरूको मेन फोकस चाहिँ हावा चाहिँ किन अरे बनाएको अब होला नि मेरो छोरा मसँग फ्रेन्डली छ अन्त जे कुरा पनि लुकाउँदैन जस्तै म म सानो हुँदा पनि म मलाई पनि एउटा सरसँग पुरा गर्नुछ किन किनभने मलाई डराउँ म डराउँथेँ त्यसै कारणले होला नि अब ऊ त मसँग फ्रेन्डली छ त्यसै कारणले उसले मलाई भन्यो के तपाईँले मेरो छोरामाथि नै एलिगेसन लगाउनुभएको उसले भन्नुप भन्नुहुन्थेन भन्ने तपाईँहरूको भनाइ हो त्यति भए पनि होइन नि त त्यति भए पनि सरले आएर बढबढाएर मात्र जानु ठुलो कुरा होइन नि त जु जुन चाहिँ चाहिँ सरले पढाएको चाहिँ दिमाग ना नानीहरूको दिमागमा घुसोस् पसोस् हौ त्यो ठुलो कुरा हो नि त सर बढबढाएर क्लासमा आएर बढबढाएर मात्रै गयो त्यो नानीले केही सिकेन भन्यो भने त्यो नानीको पनि फल्ट हो त्यो सरको पनि ठुलो फल्ट हो किन त्यो ऊ सरले चाहिँ त्यति पनि गर्नुसकेन भने चाहिँ अन्त त्यो त्यो सरको त अन्त डल्लैको डल्लै करियरको बर्बाद हुन्छ अन्त त्यो डल्लै करियरको ह्रास उठा ह्रास दिन्छ त करियर त अन्त सरले त्यति बेसी स्कुल यति बेसी स्कुलमा सर्विस गर्नुथाल्नु भयो ग गर्नुभयो अन्त एउटा एउटा स्टुडेन्टले आएर सरले राम्रो पढाउनुहुँदैन हामीले केही बुझ्दैन भन्यो भने त त्यो सरको त ठुलो फल्ट भयो होइन कि के छ तपाईँको भनाइ भन्नुहोस् है हजुर सुन्नुहोस् ल अब हाम्रो स्कुल म स्कुल पढ्दा एकजना सर थियो कि हेडमास्टर थियो त्यो हेड सरले कस्तो पढाउँदैछ भनेर चाहिँ ऊ चाहिँ क्लास पस्थ्यो अरे हो अन्त चाहिँ त्यो त्यो हेडमास्टरलाई त थाहा हुन्छ कि त्यो सरले कस्तो पढाउँदैछ कस्तो खालके बुझ्दैछ यो नानीले बुझेको छ कि छैन तपाईँले त्यो सबै तपाईँले पनि त्यस्तै गर्नुपर्छ नभए बित्थामा मेरो नानीलाई यसले यसले किन सरको बारेमा यस्तो कम्प्लेन गर्यो भनेर होइन तपाईँको कलिग्स तपाईँको टिचरलाई पनि गएर एकताल चाहिँ भनिदिने तपाईँको कर्तव्य हो मै छु है हुन्छ अँ हुन्छ तपाईँसँग यही आशा छ हुन्छ